कुखुरा उत्पादन गर्न सबैभन्दा पहिला कुखुराले खाने सामानहरू र कुखुराले केमा खान्छ खाना र पानी हो त्यो सामान सामग्रीहरू सबै लिएर आउनु पर्दछ र कुखुरालाई पोल्ट्री कुखुरालाई हर टाइम लाइटमा राख्नु पर्छ र पङ्खामा जसले गर्दा चाहिँ लाइटले गर्दा चाहिँ कुखुराहरू छिटो छिटो ठुला हुन्छन् र मासु लाग्छ लाग्दछ र समय समयमा समय समयमा कुखुरालाई चारो दिइरहनु पर्दछ र टाइम टाइममा सबै कुरा चेक लाइट पङ्खा सबै कुरा चेक गर्नु पर्दछ